मैले त तर प्रायः फुलहरू आफै नै रोप्ने पहिलादेखिकै रोप्ने मेरो बानी भएको कारणले गर्दाखेरि है म साह्रै अरूकोबाट सल्लाह लिन आवश्यक पर्दैन मलाई किनभने मैले मलहरू बनाउँदाखेरि पनि घरमा मलहरू बनाउँछु बिरुवाको लागि म अलग अलग प्रकारले बनाउँछु है कतिलाई एकदम कम्पोस्ट मल मात्रै चाहिन्छ घरकै मैलाकुचेलालाई सागसब्जीको उसबाट छिल्काछिल्कीहरूबाट मल बनाएर त्यो मात्रै युज गर्ने हुन्छ अनि कतिलाई चाहिँ कत्ति फुलहरूमा चाहिँ हामीले गाईको मलहरू मलमूत्रहरूलाई प्रयोग गर्न सकिन्छ है त्यस्तो प्रकारले म अलग अलग बिरुवाको निम्ति अलग अलगै मलहरू प्रयोग गर्छु र म साह्रै अरूलाई सोधिरहन पर्दैन तर कोही कोही बेला घर यो हाम्रो फुलहरूमा किराहरू लाग्ने गर्छ कोही बेला पत्ताहरूलाई एकदमै किराहरू पर्ने हुँदाखेरि चाहिँ मैले चाहिँ फुल दोकानहरूतिर नर्सरी दोकानहरूतिर गएर त्यसमा कि किरा मार्ने दबाईहरू चाहिँ किनेर म प्रयोग गर्ने गर्छु